के के छ मेन्यूमा सेकमा चाहिँ के छ मिल्क सेक के छ भेनिला छ कि कुन छ ड्रिङ्क्समा के के छ ड्रिङ्क ए हजुर मलाई भेज मोमो चौमिन अन्त लेमन टी गरिदिनुहोस् न मिठाई के के छ मिठाईमा चाहिँ ए एउटा प्लेट चाहिँ भेज अन्त एउटा चिकन न ल ए हुन्छ हुन्छ